दार्जिलिङ जिल्लामा नेपाली भाषी गोर्खाहरू बसोबास गर्ने हुनाले हामी दसैँ तिहार मनाउने गर्छौँ मिठो मिठो परिकारहरू खाने गर्छौँ तिज पनि मनाउने गर्छ चेलीबेटीले अथवा श्रीमान् पाएका स्त्रीहरूले दर खाने चलन छ र ल्होसार पनि मनाइने गर्छ यस दिन पनि मिठो मिठो परिकारहरू बने बनाएर सबै आफन्त आफन्तजनहरू

त्यसरी नै अन्य पूजाहरू भव्य रूपमा पालन गर्ने गर्छ यस दिनमा खिचडी यस्तो कुराहरू खाने गर्छ प्रसादको रूपमा